म सामसिङबाट बोलेको है मैले हिजो तपाईँको ट्राभल एजेन्सीबाट एउटा क्याब बुकिङ गरेको थिएँ हामी एनजेपी जानु ल को लागि तर अहिलेसम्म त्यो क्याबको ड्राइभरले फोन उठाएको छैन कृपया गरेर तपाईँले एकताल कन्ट्याक्ट गरेर किन चाहिँ फोन नउठाएको भनेर सोधखोज गरिदिनु होस् न है